भन्नु पर्दा मोबाइल टिभीको फाइदा नोकसान दुइवटै छ र आजको युगमा मोबाइल र टिभीको प्रयोग हामी हाम्रो बाल बालीकाहरूलाई हाम्रो सान्सानो नानी नानीहरूलाई एउटा

खेल्नको साधन जस्तो बनाइसक्यो हामीले यो मोबाइललाई एउटा नानीहरूलाई हामीले यदि मोबाइल युज गर्न दियौँ भने हामी आफू आफूलाई सोच्छौँ हाम्रो नानीहरू एकदम बाठो भयो मेरो नानीलाई मोबाइल चलाउन सिक्यो भने खाले हाम्रो मानिसहरूको मन मस्तिष्क बसेको छ र यो मोबाइलले गर्दा आजका बाल बालिकाहरू यति साह्रो भइसक्यो कि मोबाइलको बिना आजका आजका ना नानीहरू खाना खाँदैनन् उनीहरूलाई खाना खानु अघाडि मोबाइल राखेर खाना खुवाउनु पर्छ र यसको प्रयोगले हाम्रो बाल बालिकालाई एकदम असर परिरहेको छ यो मोबाइलको जुन चाहिँ कुरो चाहिँ हामीले हाम्रो नानीहरूबाट टाडा राख्नु एकदम आवश्यक छ किनभने मोबाइल ना नानीहरूलाई खाना खुवाउनुको एउटा साधन होइन यो हाम्रो एउटा दुर सञ्चारको साधन हो जसको कारणले गर्दा हामी हाम्रो आफन्त मित्रगणहरूसँग परेको बेला बात गर्न सक्छौँ यो देश विदेशमा भइरहेको सूचनाहरू सोसियल मिडियाको थ्रुबाट हामी सुन्न सक्छौँ है त्यसैले गर्दा यो मोबाइल भन्ने कुरो चाहिँ जति सक्दो आफ्नो बाल बालिकाहरूबाट टाडो राखौँ यसको प्रयोग आफ्नो बाल बालिकाहरूलाई बाल बालिकाहरूलाई खाना खानुको साधन नबनाउ उनीहरू रोएको बेला भुलाउने साधन नबनाउ किनभने यदि अहिलेदेखि हामीले यस्तो खाले चिजहरू वहाँ नानीहरूलाई सिकायौँ भने मतलब यो एउटा उनीहरूको दैनिक डेलीको यो दैनिक जीवनमा असर गर्ने थियो यसले त्यही भएर यो मोबाइलहरूले चाहिँ एकदम हामी हाम्रो बाल बालिकाहरूदेखि टाडो राखौँ जसमा मोबाइलले गर्दा हाम्रो बाल बालिकाहरूको मानसिक र शारीरिक अवस्थामा अवस्थामा निकै कमजोरी ल्याइसकेको छ